अब मनपर्ने खानेकुरा मेरो मनपर्ने खानेकुरा त मलाई अब प्याकेटको चिजहरू खासमा खासै त मनपर्छ तर अब स्वास्थ्यको लागि अब कति राम्रो हुँदैन त्यसै कारणले गर्दाखेरि अब कतिवटा खानु मनपरे पनि अब कतिवटा कुरालाई चाहिँ अब अलिक उयो गर्छु अब एभोयडै गर्छु अनि अब मलाई चाहिँ मोमो थुक्पा चाउमिनहरू मनपर्छ त्योभन्दा बेसी चाहिँ आजकल चाहिँ मलाई राम रामेन रामेन मनपर्छ कोरियन नुडल्स अब अहिले निकै चलिरहेको छ अब हामी भिडियो म भिडियोहरू चाहिँ प्रायः हेर्ने गर्छु खाने मुकबाङहरू खाएको भिडियोहरू चाहिँ अब त्यो कारणले गर्दा त्यो देखेपछि अब त्यो खानुपर्छ त्यही कारणले मलाई अब खायोपछि चाहिँ पहिला पहिला चाहिँ अब ट्राई गर्दाखेरि चाहिँ मनपर्दैन थियो तर अहिले चाहिँ मनपर्छ अब खानु रामेन चाहिँ अनि रामेनमा रामेन पकाएर चाहिँ रामेनमा चाहिँ मोमो हालेर अझै भेज मोमो भेज मोमो हालेर नभए चिकन मोमो हालेर चाहिँ मिक्स गरेर खानु त्यसमा अन्डा अन्डा हालेर खान्छ तर पनि अन्डा हालेर खानुभन्दा चाहिँ भेज मोमो हालेर खानु मलाई चाहिँ पुरा मनपर्छ अन्त खाने खाने खानाहरूमा चाहिँ मलाई एकदम मासुहरूभन्दा चाहिँ मलाई एकदम भेज भेज प्रायः मनपर्छ अन्त मासु सधैँ डेली खानु चाहिँ मलाई मनपर्दैन तर पनि अब मासु नखाई बस्नु पनि अब उयो हुन्छ सक्दिनँ त्यसै कारणले मासु चाहिँ अब हप्तामा एकपल्टहरू मासु मासुहरूमा पनि मलाई गोरुको मासु चाहिँ मनपर्छ अरू भन्दाखेरि अब चिकनहरू भन्दाखेरि चाहिँ मलाई गोरुको मासु चाहिँ एकदमै मनपर्छ गोरुको मासु र भात चाहिँ अब हप्तामा एकपल्टहरू चाहिँ मनपर्छ तर बेसी चाहिँ म चाहिँ खानेकुरालाई चाहिँ खानेकुराहरूमा चाहिँ त्यही अब प्याकेटको चिजहरू खानु मन मनपर्छ त्यस्तो कुराहरू खानु मनपराउँछु तर अब परिवार आमा आमा आमाबाबाहरूले घरबाट खानु दिनुहुँदैन नि त खानु तर पनि अब लुकीलुकी भागीभागीहरू चाहिँ अब त्यही खानेकुराहरू खान्छु त्यही कुराहरू मनपर्छ मलाई चाहिँ अब अरू चिजहरूभन्दा चाहिँ प्याकेटको चिजहरू चाहिँ मलाई अब सबैभन्दा बेसी मनपर्छ त्यहाँदेखि त्यसको बादमा चाहिँ थुक्पा मोमो त्यस्तोहरू